मैले चाहिँ सानैदेखिको खाना पकाउनु थालेको हो मेरो आमाहरू काममा जानु हुन्थ्यो खाना बनाउनु मलाई ए खाना आमा मेरो आमाहरू खाना बनाउनु पर्थ्यो मलाई अब अहिले त उयोहरू अहिले त ग्यासहरू छ ग्यास चुल्हाहरू छ पहिला त यसमा चुल्हामा बनाउनु पर्थ्यो आगो बालेर फर्स्ट फर्स्ट बनाउँदाखेरि त अब धेरै असुविधा हुन्थ्यो आगोहरू बल्दैन थियो खाना पकाउँदाखेरि तेलहरू उछिटिन्थ्यो हातहरू डढ्थ्यो हातहरू पोल्थ्यो सान्सानोमा त मैले त छ वर्षदेखिकै खाना पकाउनु सुरु गरेको हो मेरो बहिनीहरूलाई खानाहरू दिएर मैले स्कुल पठाउँथे फर्स्ट फर्स्टमा त अब आमाले सिकाएन त्यति बेला त्यति बेला त आफ आफै पकाउनु सिकेको त्यति बेला धेरै असुविधा हुन्थ्यो घरी तेलहरू घोप्टेर हातहरू डढेको थियो मेरो त्यसको दागहरू अहिलेसम्म छ त्यो मलाई याद पनि आउँछ यस्तो यस्तो थियो पहिला भनेर अब अहिले त ग्यास चुल्हा छ धेरै सजिलो छ